चित्र बनाउँदा चाहिँ अब फर्स्ट मान्छेले गल्ती चाहिँ होइन त्यो आफ्नो एङ्गलहरूमै अब पहिलै पहिलै चकिलो पाराले कोर्छ होइ मेटाउँदाखेरि अब मेटाउँदाखेरि तिखो हुँदैन प्रायः जस्तोको चाहिँ गल्ती यो हुन्छ अब पेन्सिलले बनाउँदाखेरि पेन्सिलको नोक चुच्चो राख्नुपर्छ त्यो राख्दैन त्यो चाहिँ गल्ती हुन्छ होइन अब मेट्टाउँदाखेरि पनि अब डार्क गरेको छ भने मेट्टाउँदाखेरि त्यसको छाप देख्छ त्यसैले चाहिँ अब त्यसको गल्तीबाट बाँच्ने चाहिँ पेन्सिलले एकदम सार्प अनि लाइनहरू फर्स्टमा बनाउँदाखेरि चाहिँ अब पात्लाखाले होइन पात्ला मेट्टाउँदाखेरि पनि जाने खालको कोऱ्यो भने चाहिँ त्यसबाट चाहिँ बाँच्न सकिन्छ अनि प्रायः जस्तो त त्यही हो एङ्गल र अनि पहिलै डार्क गर्छ होइन मेट्टाउँदा अलिक साह्रै पर्छ मेट्टिनु त्यही गल्ती हुन्छ चित्र बनाउँदाखेरि मान्छेहरूको प्रायः जस्तो चाहिँ यसबाट बाँच्नको लागि चाहिँ अब पहिलै पात्ला अलिक पात्ला कोऱ्यो भने चाहिँ होइन कोऱ्यो भने चाहिँ मेट्टाउँदाखेरि पनि सजिलो हुन्छ होइन त्यसबाट बाँच्न सकिन्छ